मलाई वैज्ञानिक कुराहरू धेरै मन पर्थ्यो जे जति स्कुलमा साइन्स सब्जेक्टहरू थियो मलाई सबै धेरै मन पर्ने गर्थ्यो किनभने त्यसमा सबै डेली भइरहेकै कुराहरू मात्रै हुन्थ्यो र मलाई त्यो किन भएको कसरी भएको सुन्न एकदम चाखलाग्दो लाग्थ्यो